हेलो हेलो ए यतिकै बसिरहेको थिएँ तिमी के गर्दैछौ अँ जाने भनेको अँ गजलडुबा जाने हो कि कहिले जाने हँ यही तेइस चौबिस तारिक जाउँ न ल भाइ बहिनी अनि आमाहरू सामानहरू चाहिँ के के किन्ने अन्त

दुई दुई हजार गरेर उठाउँ न

के भनेको मासु के को लाने पोल्टीको त लाने होला अरू खसीको मासु अन्त पोल्टीहरू होइन फिङ्गरहरू भुट्नुपर्छ अनि सब्जीमा चाहिँ फुलकोपीहरू लानु पर्छ होला हौ कति बजीतिर निस्किने

अनि तिम्रो चाहिँ को को जानुहुन्छ त ए अँ चटपटेहरूको लागि बोलहरू पनि त चाहिन्छ नि किन्नु पर्छ ठुलो ठुलो ठिकै छ त अन्त अँ हुन्छ हुन्छ बजार जानुपर्छ अनि सपिङ गर्नु पर्छ ल हुन्छ हुन्छ हुन्छ हवस् त